मैले यात्री बस देखेको छु अनि मैले घर जाँदा चाहिँ ए यो यात्री बसमा चाहिँ मैले मैले यात्रा पनि गरेको छु अनि दार्जिलिङमा त हामीले प्रशस्त मात्रमै हामीले बसहरू देख्न सक्छौँ सिलगडी जाने यहाँ पोख्रेबुङ जाने यहाँ मिरिक जाने पशुपति जाने है अनि मान्छेहरूले पनि धेरै मात्रामा यी यात्री बसहरूकै प्रयोग गर्ने गर्छन् अनि कुरा गर्दाखेरि यो यात्री बसको मैले देखेको कि ड्राइभरको सिट अलग्गै है प्यासेन्जरहरूदेखि अनि उसको चाहिँ आफ्नै दरवाजाहरू पनि देखेको छु अनि माथिको भन्डारनको का भन्डारन क्यारियरमा हामीले आफ्नो सर सामान जे पनि हामीले है आफू यात्रा गर्दाखेरि हामीले लाने चिजहरू चाहिँ जे पनि छ त्यो हामीले त्यो क्यारियरमा सुबिस्ता साथ है हामीले लगेर जानु सक्छौँ अनि कोही कोही बेला है हामीलाई हामी यात्रा गर्दाखेरि हामी जहिले खिड्कीको सिट हामीले बुक गरेर हामी जाने गर्छौँ है जहाँ चाहिँ हामीले फ्रेस एयर है हामीले लिन सक्छौँ अनि सिटको कुरा गर्दा त अब एक एक सिटमा है दुइजना यात्रीहरू बसेर मिल्दा पनि भयो अनि यो चाहिँ यो यात्री बस चाहिँ डिजेलले कुद्ने हो अनि यो बस चाहिँ एकदम कम्फर्टेबल लाग्यो मलाई है अब नचिनेको मान्छेहरूसँग पनि यसमा चाहिँ यात्रा गर्दाखेरि परिचयहरू हुन्छ अनि यसमा चाहिँ अब गाडी भाडा पनि एकदम सस्तो अनि यात्रा गर्न पनि धेरै नै सफल अनि सुविधा हुन्छ